मलाई मनपर्ने मौसम चाहिँ ठन्डा हो ठन्डा महिना हो मलाई ठन्डा महिना एकदमै मनपर्छ मेरो ठन्डा महिनाको टाइममा मेरो बर्थडे पनि हो त्यो टाइम क्रिसमसहरू हुन्छ मेलाहरू हुन्छ बिहाबटुलहरू हुन्छ र मलाई एकदमै ठन्डा महिना मनपर्छ गरम गरम महिनाहरूमा म गरम सहन सक्दिनँ त्यही कारण ठन्डा महिना चाहिँ मलाई मेरो लागि चाहिँ एकदमै राम्रो लाग्छ एकदमै दिनहरू राम्रो लाग्छ मलाई त्यही कारण चाहिँ ठन्डा महिनै ठन्डा महिनै मनपर्छ